नमस्ते कहाँ छौ तिमी ए सबजना ठिकठाकै छ अहिले त सन्चै छ सबजना सन्चै छौँ म एकदम अहिले त ठिक छु अलि अलि टाउको दुक टाउकोहरू दुख्छ तर दवाई खाँदैछु हजुर आउनु नि अब सानो सानो नै छ र पनि अब दुःख सुख हुन्छ नि ल्याइस् भने

हजुर म सिरियल चाहिँ हेर्छ नि त राख्ने जग्गा अब दुःख सुख अलिक ठुलै छ हजुर हुन्छ ल्याइदिनुहोस् ठुलै अब सानो हेर्दाहेर्दा ठुलोमा सब कुरो नक्साहरू राम्रो आँउछ होला सानोमा त राती त चस्मा नलगाइ त देख्दै त देख्दिन अन्त अलिक ठुलोमा चाहिँ राम्रो आउँछ कि भनेर नि हजुर हजुर अब अलिक ठुलो ल्यायो भनेचाहिँ राम्रो अब नक्साहरू आउँछ होला भनेर नि हजुर हजुर हुन्छ हुन्छ अब दाम मिल्यो भने अठार इन्चीकै ल्याइदिनु नि त हुन्छ जसो गरेर राखिहालिन्छ नि ल्याइदेउन मात्र हुन पनि अब धेरै पुरानो पनि भएकोले होला हौ धेरै पुरानो पनि भयो सानो उसमा अब राम्रो नक्सै आउँदैन के भयो कुनि न बिग्रिएको हो कि न के हो कि

हजुर हुन्छ त्यो त धेरै पुरानो भयो बनाउँदा बनाउँदा उ पनि भैसक्यो होला अब त्यो त्यही होस् नयाँ ल्यायो भने नयाँ नै लगाएर हेर्छु नि त ल ल ल ल ल